शिक्षाले कसरी कतिपय संस्कृति परम्परालाई प्रभाव पाऱ्यो भने शिक्षा जस्तो महत्त्वपूर्ण कुराले विभिन्न किसिमको हामीले शिक्षाद्वारा ज्ञान आर्जन गऱ्यौँ फलस्वरुप त्यो शिक्षाको माध्यमद्वारा नै संस्कृतिहरूमा हाम्रो परम्पराहरूमा हामीले धेरै कुराहरू जान्नु र सिक्नु पायौँ यदि त्यो ठाउँमा शिक्षा यदि नहुनु हो भनेदेखिलाई सायद हामीले कतिवटा आफ्नो परम्परा संस्कृतिहरू पनि जानेर बुझ्ने थिएनौँ होला र शिक्षाकै माध्यमद्वारा आज हाम्रो कतिपय संस्कृतिहरूमा हाम्रो रीति रिवाज परम्पराहरूमा शिक्षाले एउटा ठुलो प्रभाव पारेको छ र शिक्षा जस्तो कुरालाई हामीले जहिले पनि सिरोपर गरेर राख्न अति नै अनिवार्य देखिन्छ र शिक्षा जस्तो कुराहरूले नै आज हाम्रो परम्परा र संस्कृतिहरूमा ठूलो प्रभाव पारेको छ